हजुर विद्यालयमा थप व्यवस्थित शिक्षा हुनु जरुरी नै छ किनभने पढाइमा मात्र होइन नानीहरूले अन्य काम पैसा कमाउने तरिकाहरूमा उनीहरूले ज्ञान पाउनेछ अनि जस्तै प्लम्बिङ्ग कुखुरा पालन पशुपालन अनि अन्य धेरै कामहरू छन् जसमा हाम्रा नानीहरूले पाठशालामा गएर व्यवस्थित शिक्षा पाउन सक्छ अनि व्यवस्थित शिक्षा पाउनु चाहिँ राम्रै हो जस्तो लाग्छ किनभने हामीले पैसा कसरी कमाउने त यो संसारमा बसेर त्यो हामीले बुझेर जानेछौँ पढाइमा मात्रै होइन पढ्नु त पढ्छ तर हाम्रो साइड इन्कम के हो हामीले हाम्रो यो इकोनोमीलाई बुझेर जानेछौँ अनि त्यो बुझेको छ भने चाहिँ पछि भविष्यमा गएर अझै हामीलाई सजिलो पर्नेछ पैसा कमाउनु आफ्नो परिवार पाल्नु र आउँदो पुस्ताहरूलाई सिकाएर जानु के कसो गर्नु भनेर र आजदेखि नै पाठशालाहरूतिर व्यवस्थित शिक्षा सुरु गरेको छ भने यो कुरा पछि भविष्यमा गएर अझै राम्रो उज्ज्वल भएर जानु सक्नेछ